कृषिको लागि पानीको सोर्स सबैभन्दा सजिलो र उ चाहिँ बर्खा हो बर्खामा पानीहरू पर्छ र कृषिको लागि एकदम राम्रो हुन्छ र पानी समयमा पर्दाखेरि हामी पानी स्टोक गरेर पनि राख्छौँ र पानी कुनै दिनमा पानी नपरे हामी पानीको लागि कुवाबाट पनि पानी मोटरको द्वारा लैजान्छौँ त्यतिले पनि पुगेन भने हामी कोही खोला नालाबाट नहर बनाएर लिएर आएर पनि हामी पानीहरू लगाउँछौँ त्यसले गर्दा पनि अब हामीलाई पानी पुगेन र पानीको लागि खोला नाला नजिक छैन भने पनि हामी पानीको सिँचाईको लागि हामी बोरिङ्गको सुविधा पनि गर्छौँ बोरिङ्ग गाडेर त्यहाँबाट हामी एक्लै नसके पनि गाउँ घर मिलेर दुई चार घर मिलेर भए पनि बोरिङ्ग गाडेर हामी पानी खेतीमा गरेर खेतीहरू गर्छौँ र हामी खेती गरेर यसरी खेतीहरू उठाउँछौँ